ग्रामीण समुदायमा खेल खेलेर व्यक्तिहरूले आफ्नो ग्रामीण वा आफ्नो गाउँको धेरै विकासहरू धेरै धेरै जगामा गर्न सक्छन् आफ्नो गाउँको संस्कृतिहरू आफूले धेरै जगाहरूमा पुर्याउन अनि धेरै आफ्नो संस्कृति आफ्नो गाउँको बारेमा धेरै बाहिरहरूमा बाहिर जगाहरूमा अनि धेरै मान्छेहरूमा पुर्याउन अनि चिनाउन सक्छौँ अनि आफ्नो ग्रामीणको आफ्नो गाउँको धेरै उन्नति अनि प्रगतिमा धेरै मदत गर्नु धेरै जितेर यता उताबाट जितेर धेरै मदतहरू गर्न सक्छौँ